मगाएँ तर के अरे ल्याउँदा त एक दुई दिन बोकेँ घरी ब्यागले तानेर भुवाँ उठेको जस्तो घरी के हुने त्यो चाहिँ एकदमै नराम्रो रहेछ मलाई कस्तो मनै परेन